हाम्रो घरमा चाहिँ अब मेरै बर्थडे त्यस्तो ठुलो मनाउँछ होला मेरो पनि बर्थडे मनिन्छ ठुलो खालके अन्त मेरो बर्थडेमा चाहिं अब मेरै साथीहरू वरिपरिको गाउँकै साथीहरू र स्कुलको साथीहरूलाई बोलाउँछु अन्त यतै सानो भाइ बहिनीहरूलाई बोलाउँछु अन्त त्यही रेन्टको रेन्टको दादा दिदीहरूलाई पनि बोलाएर चाहिँ अब ठुलो भए पनि सानो भए पनि सेलिब्रेट चाहिँ गर्छ मनाउँछ अन्त त्यसमा चाहिँ अब मलाई चाहिँ त्यस्तो मनाउने इच्छा खासै इच्छा चाहिँ हुँदैन घरमा तर मम्मीले चाहिँ मनाइदिनु हुन्छ मनाउँदाखेरि चाहिँ अब सा साथीहरूलाई बोलाउँछु बोलाएर चाहिँ त्यहाँदेखि चाहिँ अस्ति भर्खर मेरो बर्थडे थियो त्यही अनुसार म भन्दैछु अन्त त्यही बर्थडेमा चाहिँ अँ साथीहरूलाई लिएर त्यहाँदेखि चाहिँ केकसेक काटेर खाना खायो खाना खाएर चाहिँ डान्स गऱ्यो अन्त त्यहाँदेखि चाहिँ साथीहरू त्यहाँदेखि चाहिँ मलाई गिफ्टहरू पनि धेरै दियो उपहारहरू त्यहाँदेखि चाहिँ आफ्टर अब त्यो डल्लै सकेर त्यहाँदेखि फेरि बेलुका चाहिँ रेन्ट रेन्टको दादादिदीहरूलाई बोलाएर चाहिँ हलका ट्रिटहरू दियो अन्त त्यहाँ पनि त्यहाँबाट पनि उपहारहरू पाएँ गिफ्टहरू धेरै र त्यही हो मेरो एक्सपेरियन्स बर्थडेको भन्नुहोस् बर्थडेमा चाहिँ